हेलो

अँ भन्नुहोस् ए खाने कुरा ए हजुर अँ पाउँछ चाउमिन पाउँछ हो मोमो पाउँछ अन्त बर्गर पेटिजहरू पाउँछ तपाईलाई के के चाहिएको ए हजुर कति कति चाहिएको होला है बहिनी कति एस्टिमेट छ भन्नुहोस् न कतिजना जस्तो ए हजुर आठ नौ प्लेटहरू पर्छ प्याजी छ पुरी छ फेन्टा छ के के चाहिएको हो तपाईँलाई सबै छ हजुर हजुर

हुन्छ हुन्छ चाहिएको हुन्छ त्यसो भने आठ प्लेट चाउमिन चिकन मोमो अँ आठ आठ आठ प्लेट चिकन र चौमी ए मोमो र चाउमिन पठाइदिन्छु ल एड्रेस भन्नुहोस् न तपाईँको ए हजुर यही फोन नम्बरमा कन्ट्याक गर्दा हुन्छ होला नि है यही फोन नम्बरमा

बिल चाहिँ तपाईँको गरेर चाहिँ फोर थाउजन हुन्छ कि अँ फोर थाउजन हुन्छ जोडेर म त्यो डेलिभरी बोयलाई बिल पठाइदिन्छु नि ल